घरमा बनाइने जुन चाहिँ फेमिलीको परिवारको लागि घरमा बनाइने चाहिँ साद्विक खाना राम्रो शुद्ध खाना अनि जुन चाहिँ हाम्रो स्वास्थ्यको लागि राम्रो हुन्छ त्यसमा आउँछ जुन चाहिँ मैले अहिलेसम्म बनाएको खानाहरूमा भयो ढेँडो मकैको ढेँडो मकैको भात निँगुरो काली निँगुरो भनिन्छ जसले जस त्यसले चाहिँ पेटलाई एकदमै सफा गर्ने काम गर्छ अनि कोदोको रोटी अनि धानको चामलको भात गुन्द्रुक सिन्की यी विभिन्न प्रकारको धेरै प्रकारको खानाहरू छन् जसले चाहिँ एकदमै हेल्दी मान्छेलाई हेल्दी राख्छ स्वस्थ राख्छ घरमा बनाइने जुन चाहिँ जस्तै खानाहरू पनि जुन चाहिँ राम्ररी तेल नुन एकदमैले अन्दाज गरेर लिमिटेड अमाउन्टमा हाल्यो भने चाहिँ त्यसले सबै फुड नै घरमा बनिएको खाना सबै नै हेल्दी नै हुन्छ सो मैले बनाएको खानाहरू चाहिँ यही नै हो भात दाल सब्जी गुन्द्रुक सिन्की निँगुरो कोदोको रोटी ढेँडोहरू नै हो